धार्मिक चाडहरू त धेरै छन् हो हामी चाहिँ बेसी जस्तो चाहिँ लक्ष्मी पूजा मनाउँछौँ जुन दिन लक्ष्मी पूजा भयो बिहान उठेर घरहरू पुछ्नु भयो सफा भयो सजाउनु घरहरू सजाउँछौँ सबै गर्छौँ गरि सकेपछि खाना बनाउने हुन्छ तिन चार प्रकारको खाना बनाउँछौँ त्यो दिन चाहिँ एकदम निरामिष बनिन्छ बनाउँछौँ त्यहाँबाट नुहाइधुवाइ गऱ्यो घरहरू सफा गरिसकेर नुहाइधुवाइ गरेर सब सजाइ भइसक्यो पछि नुहाएर शुद्ध भएर हामीहरू लक्ष्मी पुज्न थाल्छौँ लक्ष्मी पुज्दाखेरि थालहरूमा पुरा सजाउँछौँ चामल हाल्छौँ चामल हालेर त्यसको अब अगाडि पैसाहरू भयो जो पनि छ हाम्रो धन सम्पत्तिहरू त्यो राखेर लोटाहरू भयो थालको काँचको थालहरू तिनीहरू सबै सजाएर हामीरू पूजा गर्छौँ जति एक घरमा परिवार छौँ सबजना भेला भएर पूजा गर्छौँ सबै भन्दा मनाइने रमाइलो चाहिँ हाम्रो परिवारमा चाहिँ लक्ष्मी पूजा हुन्छ लक्ष्मी पूजा चाहिँ हामीहरू राम्ररी मनाउँछौँ र रमाइलो हुन्छ लक्ष्मी पूजा चाहिँ हामीहरूले सबैभन्दा मनाउने हर मनपर्ने मनबाट इच्छा हुने धार्मिक चाड चाहिँ हाम्रो लक्ष्मी पूजा हो